नमस्ते मेरो नाम दीपेन्द्र गुरुङ हो र मेरो घर लोवर कलेज भ्याली मिलिङ चियाबारी हो र मेरो बाबा चिया बगानको मजदुर हो र म चाहिँ कक्षा नौसम्म घुम बोइज हाई सेकेन्ड्री स्कुलबाट पढेँ त्यस पछि चाहिँ म अगाडि पढ्न सकिनँ किनभने मेरो घरको आर्थिक अवस्था खासै राम्रो नभएको कारणले गर्दाखेरि र मेरो भाइ बहिनी पनि छ अनि उनीहरूको लागि मैले मेरो शिक्षालाई बिचैमा छोड्नु पर्यो र त्यसै सिलसिलामा म परदेशिनु बाध्य भएँ र म परदेश गुजरातको वापी भन्ने जगामा लगभग नौ साल त्यहाँ मैले काम गरेँ जसमा मैले त्यहाँ ग्राफिक डिजाइनिङका कोर्सहरू गरेर ग्राफिक डिजाइनिङ सिकेँ र म व्यवसायिक बने अहिले फिलहाल म त्यही पेसामा संलग्न छु र अहिले त्यही पेसा गरेर आफ्नो जीविकोपार्जन गरिरहेको छु र आउँदो दिनहरूमा पनि अझ त्यही व्यवसायलाई बढाएर लाने निश्चय गरेको छु

त्यति हो मेरो अरू त यति नै हो